शारीरिक व्यायाम र योगमा के फरक छ भन्दाखेरि चाहिँ शारीरिक व्यायाम गर्यो भने चाहिँ जहाँ चाहिँ हामी चाहिँ साथीहरूसँग चाहिँ एक्सर्साइजहरू गर्छुौँ त्यहाँ गर्दाखेरि चाहिँ एकदम धेरै पसिनाहरू आउँछ डेकमा गऱ्यो भने झन् मजा आउँछ उफ्रिनु पर्छ धेरै उफ्रिनु पर्छ साथीहरूसँग गर्छौँ त्यो चाहिँ शारीरिक व्यायाम चाहिँ योगमा चाहिँ गऱ्यो भने एकदम राम्रो हो योगमा गऱ्यो भने चाहिँ योगमा गऱ्यो भने चाहिँ एकदम शान्ति भएर गर्न सक्छौँ त्यहाँ खुल्ला हावाहरू आउँछ छतमा गर्यो भने झन् राम्रो त्यहाँ चाहिँ एकदम राम्रोसँगले गर्न सक्छौँ हातहरू फिजाउन सक्छौँ खुट्टाहरू तन्काउन सक्छौँ त्यो सब अङ्गहरू चाहिँ हाम्रो तन्केर जान्छ एक्सर्साइज पनि हुन्छ एकदम मजा आउँछ त्यसमा पनि एकदम मजा आउँछ डेकहरूतिर गर्छौँ हामी साथीहरूसँग गर्छौँ धेरै उफ्रिन्छौँ हातहरू तन्काउँछौँ त्यसमा पनि र हामी कोही कोही बेला चाहिँ नानीहरूसँग पनि सिकाउँछौँ स्कुलमा जब फ्री क्लासहरू हुन्छ जब न हुँदैन क्लासहरू तब चाहिँ हामी एकदम राम्रोसँगले सिकाउँछौँ नानीहरूलाई योगाहरू सिकाउँछौँ साथीहरूसँग कसरी के उयो एक्सर्साइजहरू गर्नु छ गर्नु पर्छ भनेर सब सिकाउँछौँ त्यहाँ चाहिँ योगमा गऱ्यो भन्दा झन् हाम्रो शान्तिले गर्न पाउँछौँ शान्तिले गर्दाखेरि चाहिँ एकदम हाम्रो माइन्डहरू पनि फ्रेस भएर जान्छ हाम्रो जिउरूको लागि पनि एकदम राम्रो हुन्छ त्यो चाहिँ योगमा गऱ्यो भने चाहिँ त्यो चाहिँ हाम्रो लागि एकदम राम्रो खुल्ला हावाहरू आउँछ र जिउहरू पनि तन्केर जान्छ अङ्गहरू तन्केर जान्छ त्यसको चाहिँ एकदम राम्रो हुन्छ त्यसको र शारीरिक व्यायाम गऱ्यो भने चाहिँ एकदम राम्रो एकदम त्यहाँ पनि एकदम राम्रो हो त्यहाँ साथीहरूसँग गर्न पाउँछौँ हामीले पनि गरेको हामी घरतिर पनि गर्न सक्छौँ कुनै योगा क्लासहरू पनि गएर गर्न सक्छौँ तर घरमा घरको छतमा गऱ्यो भने चाहिँ बाहिर छतमा गऱ्यो भने चाहिँ त्यो योगा पनि एकदम राम्रो हुन्छ हाम्रो माइन्डहरूलाई के गरेर जान्छ भन्दाखेरि फ्रेस भएर जान्छ हाम्रो जुन चाहिँ नराम्रो सोचहरू हुन्छ त्योहरू हटेर जान्छ नयाँ नयाँ सोचहरू आउन थाल्छ नयाँ नयाँ सोच विचारहरू आउन थाल्छ त्यसले गर्दाखेरि चाहिँ हामी कोहीसँग बाजी हाल्दैनौँ एकदम राम्रो भएर जान्छ त्यो चाहिँ है अन्त साह्रो रोगहरू केही खुट्टाहरू पनि तन्केर जान्छ खुट्टा हाट भयो त्यहाँ बाहिर छतमा योग गर्यो भने चाहिँ एकदम राम्रो हुन्छ सजिलो प्रकारले गर्न सक्छौँ हातहरू फिजाउन सक्छौँ एकदम राम्रो प्रकारले गर्न सक्छौँ शारीरिक व्यायाम चाहिँ साथीहरूसँग गर्नु पर्छ र कोही कोही बेला हातहरू पनि ठोकिएको हुन्छ त्यहाँ पनि थुप्रो किसिमको एक्सर्साइजहरू हुन्छ डेकमा गऱ्यो भने चाहिँ एकदम राम्रो हो र यो चाहिँ शारीरिक नियम न योगमा चाहिँ यति यो सब फरकहरू छ भन्ने म ठान्छु